म चाहिँ अब स्क्र्याचबाट चाहिँ खाना चाहिँ बनाको छुइनँ होइन कुकिङ चाहिँ गरेको छुइनँ त्यस्तो आइडिया पनि छैन होइन अन्त म चाहिँ युट्युबबाट मात्रै हेरेर बनाउँछु कुकिङ गर्छु युट्युबबाट हेरेर जस्तै चिकन तन्दुरी भयो बिरयानी भयो अनि अब यस्तोहरू बनाउँदाखेरि चाहिँ बेसी जस्तो चाहिँ आब मसालाहरू के के लाग्छ भने नुनहरू लाग्छ अब तेलहरू थुप्रो टाइपको मसलाहरू हुन्छ होइन अनि राम मसलाहरू राम आब मसलाहरू थुप्रो टाइपको मसला हुन्छ हेल्दी हुन्छ होइन मैले बनाएको खानाहरू चाहिँ अब हेल्दी टाइप्सले बनाइदिन्छु होइन अब सबैले मन पराउँछ अनि अब त्यो युट्युबबाटै अब खानाहरू हेर्दै पनि बनाउनु युट्युबबाट पनि हेर्छु आफै पनि बनाउँछु होइन अब त्यस्तो ऊ यो त बनाएको छुइनँ मैले त स्क्र्याचबाट त बना स्क्र्याचबाट त बनाएको छुइनँ मैले खाना होइन कहिले पनि अनि आफै युट्युबहरूबाट हेरेर बनाउँछु अनि अब त्यस्तै के केहरूबाट अब नयाँ आइडिया भयो भने बनाउँछु अनि आइडियाहरू भएबाट बनाउँछु त्यसै अब कोही बेला टाइम पास हुँदैन त्यति बेला युट्युब हेर्यो खाना बनायो अनि अब कोही बेला के हुन्छ होइन कोही बेला कति अर्डरहरू आएको हुन्छ अनि होटेलहरूमा त्यस्तै खानाहरू बनायो अब जस्तो मेरो स्टाफहरूले स्क्र्याचबाट बनाउँछ होला तर त्यस्तो चाहिँ मैले चाहिँ मैले चाहिँ बनाएको छुइनँ अहिलेसम्म अहिलेसम्म चाहिँ बनाएको छुइनँ मैले अब बनाउनु चाहिँ ट्राई गरौँ भनेको तर म त युट्युबबाटै हेर्दै बनाउँछु मलाई त त्यही सजिलै पनि लाग्छ अनि राम्रो पनि हुन्छ सबैले मन पनि पराइदिन्छ खानाहरू मलाई त त्यति साह्रो ऊ यो केही छैन होइन भन्नु पर्ने केही छैन